खेतीपातीमा चाहिँ हामीले बारीहरूमा बारी खन्दा त्यहाँदेखिन् हामीले सब्जिहरू लाउँदा खेरि चाहिँ हामीले एकदम मलाई मन पर्ने चाहिँ कोपी हो त्यसले गर्दाखेरि चाहिँ यो कोपी चाहिँ दिसम्बर महिनामा हुन्छ र दिसम्बर महिनामा हुन्छ बिजन चाहिँ जुलाईतिर राख्छ र खनेर गोरु लाएर जोताएर खनेर एकदम मिहिन बनाएर मलहरू हालेर अर्ग्यानिक बनाएर पुरा रोपिसकेपछि चाहिँ मजाले बढ्दै बढ्दै जान्छ त्यसमा पानी हाल्नु पऱ्यो त्यसमा दबाईहरू हाल्नु पऱ्यो त्यसरी बढ्दै जान्छ र पछि फल्दाखेरि चाहिँ सेतै सेतै यत्ति राम्रो देख्छ र हामीले त्यही फलहरू चाहिँ नानीहरूलाई खुवाउँछौँ घरमा खान्छौँ बजारमा लोगेर बेच्छौँ त्यो हेर्दा चाहिँ एकदमै खुसी लागेर आउँछ र खेतीपाती पऱ्यो हामी गरिबस्नु नै पर्ने रहेछ हाम्रो स्वास्थ्यलाई पनि राम्रो हुन्छ र जसको पनि खेतीपाती छैन भन्दा पनि छैन भने पनि अरूको लिजमा लिएर खेतीपाती चाहिँ गर्नु पर्ने रहेछ